हामी चाहिँ तपाईँको यो तामाङ हो अनि हामीले चाहिँ यहाँनिर हामी बुद्धिजमलाई फलो गर्छौँ होइन जस्तै हाम्रो चाहिँ चाडबाड चाहिँ ल्होसार सोनाम ल्होसार हुन्छ त्यहाँदेखि चाहिँ अब तपाईँको फेब्रुअरी महिनामा फेब्रुअरी महिनामा आउँछ हो त्यति बेला त्यो दिन चाहिँ हाम्रो मेन कुरो चाहिँ अब मेन डिसमा चाहिँ तपाईँको यो छाङ्गु हुन्छ हो तपाईँको यो चुरोमुरो हुन्छ खाप्सियो हुन्छ अनि हाम्रो एउटा ट्रेडिसनल ड्रेस छ हो जुन चाहिँ चाहिँ भन्छ तामाङ ड्रेस भनेर हैन त्यो ड्रेस हामी लाउँछौँ अनि हाम्रो जुन चाहिँ आफन्तजनहरू भयो इष्टमित्र साथीभाइहरू होइन त्यो दिन हामीले एउटा बो भेला गरेर हामी एउटा इन्जोयमेन गर्छौँ होइन त्यो दिन हामीले मजाले इन्जोय गर्छ अनि यसरी नै हाम्रो यो त्यति हुन्छ